हाम्रो नेपाली समाजमा पुरुष अनि महिलाको आफ्नो आफ्नो भूमिका छ र यो पुरुषहरूलाई बारीको घोँचा भनेर भनिन्थ्यो त्यसको अर्थ अब पुरुषहरूले चाहिँ बाहिरबाट अब कमाइ गर्ने कमाइ गरेर ल्याउने बारी खेतीबाट हुन्छ अथवा कुनै एउटा व्यवसाय गरेर हुन्छ आफ्नो कमाइ गरेर ल्याउने अनि हाम्रो नारीहरूले चाहिँ चुल्हा चुल्हा समाउनु पर्ने चुल्हा भनेको उसले खानापिनाहरू घर परिवारको त्यो किचनहरूमा के कस्तो छ है त्यो कसरी पकाउनु पर्ने कसरी स्वादिष्ठ हुन्छ त्यो विषयमा हेर्ने र यसरी अब ह बाहिरको कामहरू सबै पुरुषले गर्नुपर्ने घरको जति पनि हुन्छ पानी ल्याउनेदेखि लिएर खाना पकाउनु लिएदेखि लिएर पहिला अब के अरे यो दाउरा घाँसदेखिको लिएर घर सफासुग्घर राख्ने यो सम्पूर्ण कुराहरू चाहिँ यति महिलाहरूले गर्नुपर्ने अथवा आफ्नो प धर्मपत्नीले गर्नुपर्ने त्यो किसिमको प्रथा चल्दै आएको छ र